हाम्रो दार्जिलिङ क्षेत्रमा चाहिँ अब धेरै प्रकारको खानाहरू खान्छ जस्तो कि कोदोको ढिँडो कोदोको रोटी गुन्द्रुकको झोल सिद्राको अचार मकैको भात सुनको भात पनि भन्छ यसलाई हामीले चाहिँ यो चाहिँ पहिल्यैदेखिको खाँदै आएको कुरोहरू अहिले पनि खान्छ सबैजनाले गुन्द्रुकको झोलहरू यस्तो कुरोहरू चाहिँ हामीले अब उयो गर्दैन यहाँनिर पहिल्यैदेखिको खाएकोले गर्दाखेरि आहिले पनि नि बिर्सिँदैम